एक जनवरी उन्नाइस सय सैँतालिस तेह्र जुन दुई हजार बिस पन्ध्र सेप्टेम्बर उन्नाइस सय एकचालिस बिस जुन उन्नाइस सय बयालिस तिस मई उन्नाइस सय निनानब्बे